नृत्य भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण छ है एउटा समाजमा स्कुलमा पाठशालाहरू तिर पनि नृत्यले एकदमै मनोरञ्जन रूपमा पनि लिइन्छ नृत्यलाई है कुनै पनि प्रोग्रामहरू भएपछि नृत्यलाई एकदमै महत्त्व महत्त्व दिइन्छ है त्यहि भएर मलाइ चाहिँ के लाग्छ भने कतिपय चाडबाडहरूमा पनि नृत्य एकदमै आवश्यक छ है यसले मान्छेलाई एकदमै रिफ्रेसमेन्ट ल्याउँछ नृत्यले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ नृत्य पनि धेरै किसिमको हुन्छ जस्तै कि अब वेस्टर्न नृत्य आफ्नै कल्चरल नृत्य हुन्छ है धेरै किसिमको नृत्य हुन्छ यसले चाहिँ एकदमै महत्त्वपूर्ण खेल्छ यो नृत्यले चाहिँ